कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ स्वास्थ्य सेवा सामाजिक सहयोग बुढा पाकाहरूले कति चुनौती झेल्नु पर्छ भन्दाखेरि चाहिँ उनीहरूलाई बुढा पाका भन्नु बित्तिकै अब है कतिजना मान्छेले भनौँ अब कतिजना युवाहरूले पनि है कति अब अवहेलना है त्यस्तोहरू गर्छ अब कतिले त अब मायै गर्छ होइन राम्रो गर्छ कतिको घरबाट पनि अब सपोर्टै हुन्छ बुढा पाकालाई होइन तर कतिजनाले बुझिदिँदैन त्योहरू छ होइन अन्त उनीहरूलाई अब के फेसिलिटी छ भन्दा चाहिँ अब उनीहरूको सिक्स्टी एभबहरू भएपछि अब वृद्ध वृद्ध भत्ताहरू पनि पाउँछ है अन्त त्योहरू भयो अन्त उनीहरूलाई असुविधाहरू भनेको चाहिँ अब त्यही हो उनीहरूलाई हेल्थकेयरहरू छैन है त्योहरू अब थुप्रै अरू पनि थुप्रै समस्याहरू उनीहरूले अब झेल्नु परिरहेको छ मेरो विचारमा चाहिँ त्यो छ सबैजना स